खाना चाहिँ म कुकरमा बनाउँने गर्छु र सब्जी र दाल चाहिँ कराहीमा पकाउँछु कुकरमा भात पकायो भने चाहिँ ग्यास पनि फारो हुन्छ निक्कै दिन चल्छ ग्यासहरू धेरै फारो भएको जस्तो लाग्छ त्यही भएर म कुकरमा भात पकाउँछु अनि सब्जी र दाल चाहिँ कराहीमा पकाउँछु कराहीमा चाहिँ मजाले दाल पनि झानेर खऱ्याइ खऱ्याई मज्जाले भुटी भुटी पकाएको दाल मलाई धेरै मिठो लाग्छ डाडुले मज्जाले घोटी घोटी मज्जाले फिर्केहरू लगाएर बनाएको दाल मलाई धेरै मन पर्छ म त्यसरी दाल बनाउँछु र सब्जीहरू कराहीमा बनाउँछु कराहीमा म डाडुले चलाउने गर्छु डाडुले मजाले चलाउँदै छोप्दै पकाउँदै छोप्दै पकाउँदै गरेर मजाले भुटेर पकाएको सब्जीहरू पनि मलाई धेरै मिठो लाग्छ अनि भातहरू पनि मजाले भर्सी सकेपछि पन्युले मजाले चलाउँछु अचारहरू बनाउँछु म सिलौटोमा अचारहरू पिस्ने गर्छु मलाई सिलौ मिक्सीमाभन्दा मलाई सिलौटोमा पिसेको अचार धेरै मनपर्छ त्यही कारण म खानेकुराहरू चाहिँ म यस्तै प्रकारले म बनाउँछु